हेलो सुन्नु नि म यहाँ अभिनवको पापा बेलेको कि तपाईँ यहाँ के अरे इस्टर्न हिमालयन डान्स फाउन्डेसनबाट बोल्नु भएको ए हजुर हजुर होइन मैले नानीलाई तपाईँलाई एकपल्ट मलाई कल गर्नु भन्नु भएको थियो कि सुन्नु नि तपाईँहरूको यो फुलपातीको दिन डान्सको प्रोग्राम रहेछ नानीले मलाई भन्दै थियो त्यसको लागि चाहिँ के कसो हुन्छ हौ मतलब के कसो गर्नु हुँदैछ ए हजुर हजुर हजुर हजुर भन्नु न ए ए हजुर हजुर होइन तपाईँको कुरा पनि ठिकै हो कि बट एज ए प्यारेन्ट्स मेरो सबसे उयो यसले कुनै पढाइतिर ह्याम्पर त हुँदैन होला है नानीको ए हजुर ठिकै हो र उसको प्रोग्रेस रिपोर्ट चाहिँ कस्तो छ हौ मतलब अब डान्समा कसरी प्रोग्रेस गरिरहेको छ अभिनवले

ए हजुर होइन घरतिर पनि यो डान्सहरू त गरिरहन्छ निकै इच्छा गर्छ अब यो टिभीतिर पनि त्यही डान्सकै प्रोग्राम जहिले पनि हेरिरहेको हुन्छ सायद त्यही कारणले गर्दाखेरि पनि अब डान्स क्लास गरेको र यसो सोधी खोजी गर्दा तपाईँको क्लासै राम्रो लाग्यो तर जति सक्दो नानीको पढाइ पनि हेरिदिनुहोस् है अब अहिले त पढेन पढेन भने केही पनि छैन सो द्याट अब दुईवटा म्यानेज गरेर चलोस न नानी पढ्नु पनि सकोस् ऊ हो डान्स आफ्नो प्यासनतिर पनि अगाडि बढोस् हजुर तपाईँको यो प्रोग्राम चाहिँ कति बजी सुरु हुन्छ होला यो फुलपातीको दिन चाहिँ ए चार बजीसम्म ए हजुर हजुर र सुन्नु नि तपाईँले के अरे नानीलाई यो प्यारेन्ट्स टिचर मिटिङ हुन्छ भनेर भन्नु भनेको थियो अरे नि प्यारेन्ट्स टिचर मिटिङको चाहिँ के छ ए हजुर हजुर होइन कति तारिख भनेको हो मैले ए एक तारिख ए हुन्छ सर नानीलाई अलिक गाइड गरिदिनुहोस् है तपाईँकै हातमा छ अब ए हुन्छ सर धन्यवाद